अब भारतमा यस्ता अन्य जग्गाहरू छ जसमा हामी आफ्नो चाडबाडहरू मनाउन सक्छौँ जस्तो शिवरात्रीमा हामी शिवजीको पूजा धेरैवटा अन्य जग्गामा मन्दिरहरू छ त्यसमा हामी गर्नुसक्छौँ जस्तो कि दार्जिलिङ सिलगढी यस्तो अन्य जग्गा छ अनि हामी चाडबाडमा धेरैवटा यस्तो मन्दिर छ त्यसमा हामी पूजाहरू गर्नु सक्छौँ